गाउँका मान्छेहरूलाई खेलकुद एकदमै खेलाउनु जरुरी छ र खेलकुद खेलाउनाले शारीरिक एकदम स्वास्थ्य एकदम राम्रो हुनेछ र स्वास्थमा कुनै पनि कमी आउँदैन खेलकुद खेल्नाले शरीरको हर बडीहरू एकदम राम्रो स्वच्छ हुनेछ र अझै बिहान खेलकुद र बेलुका गऱ्यो भने अझै शरीर राम्रो हुनेछ गाउँका मानिसहरूलाई सामाजिक अन्तरक्रियासम्म पुग्नेछ एकदमै राम्रो हुनेछ खेलकुद खेल्नाले शरीरको शरीर राम्रो बनिनेछ र शरीरको शरीरको लागि फाइदा हुनेछ र कुनै पनि निरोगी हुने सम्भावनाहरू देखिन्छ रोग लाग्ने छैन एक्सरसाइज गर्नाले बडीको हर पार्ट्सहरू राम्रो भएर जानेछ समाजलाई कसरी ए समाजका मानिसहरूलाई गाउँका मानिसहरूलाई कसरी सचेत गराउने यो खेलकुदले बताउँछ यस्तै फुटबलका फुटबल खेल्नेहरू हो दे दिनमा तिन घन्टा चार घन्टा प्र्याक्टिस गरिरहेका हुन्छन् उनीहरू आफ्नो हो देशको लागि आफ्नो समाजको लागि आफ्नो नाम बढाउनुको लागि होइन यसरी गाउँमा कुदिरहेका हुन्छन् खेलकुदको लागि गाउँका मान्छेहरू लागिपरेका हुन्छन् जस्तै भलिबल भयो फुटबल भयो क्रिकेट भयो धेरै छन् बास्केटबल भयो यस्ता खेल्नाले के हुन्छ भने देशको र ग गाउँको नाम रहन्छ देशको नाम पनि रहन्छ एकदमै राम्रो स्वच्छ वातावरण पनि भएर जान्छ हो देशको नाम बनेर जान्छ गाउँको नाम बनेर जान्छ अन्त सामाजिकमा सामाजिक क्षेत्रमा एकदमै राम्रो नाम बढेर जान्छ एकदम स्वास्थ्यमा सुधार आउँछ यति राम्रो हुनेछ भन्दै हामी अनुभव गर्छौँ हामी अनुभव गर्छौँ खेलकुदका अनुभव गर्छौँ एकदमै हामी खेल्नाले फिटनेस हुँदा प्र्याक्टिस गरेर हेर्दाखेरि पछि गएर एकदम त्यो मान्छे राम्रो सक्षम बनिन सक्ने सम्भावना देखिन्छ एकदमै राम्रो सम्भावना देखिन्छ र फाइदा खेलकुद खेल्नाले कसरी फाइदा हुन्छ भन्दाखेरि चाहिँ अब शरीरको हर बडीहरू एकदमै आफआफ्नो जग्गामा बस्नेछ एकदमै राम्रो हुनेछ आफ्नो स्वास्थ्यलाई एकदमै एकदम एकदम राम्रो भएर जानेछ भन्दै मलाई चाहिँ यस्तो लाग्छ गाउँका मानिसहरू खेलकुद खेल्नाले धेरै फाइदादायक पनि छ